हेलो अँ हजुर सर तपाईँले कल गर्नुभएको रहेछ नि होइन सर म आउँथेँ कि म अहिले अलिक मेरो हेल्थ अलिक म अलिक बिमारी छु कि त्यही भएर चाहिँ अहिले आउनु पाएको छुइनँ हजुर सर होइन सर म आउँछु नि अहिले चाहिँ म अलिक बिमारी थिएँ कि त्यही भएर चाहिँ म चाहिँ यो एक दुई दिन ग्याप गरेको नि होइन म आउँछु नि सर होइन सर म आउँछु पक्का आउँछु सर यो अर्को म्याचमा चाहिँ म अर्को उयसमा चाहिँ म पक्का आउँछु हजुर सर फुटबल जर्सीहरू चाहिँ सबै मेरोमै छ कि म आएर म क्लास आउँदाखेरि चाहिँ सबै म त्यहीँ दिन्छु नि हुन्छ सर म फ्ल्यागहरू पनि सबै लिएरै आउँछु नि म अब एक भोलि त म आउँदिनँ पर्सिदेखि चाहिँ म पक्का आउँछु पर्सिदेखि चाहिँ हुन्छ सर म फर्वर्ड गरिदिन्छु

म आउँछु स हुन्छ सर म दुई बजी नै आउँछु नि हुन्छ सर